मेरो लागि एकदमै सुन्दर स्थान त्यो हो सन्दकपू जुन चाहिँ मलबाँसे दार्जिलिङदेखि मलबाँसे गएर त्यहाँदेखि उकालो हामी हिँडेर त्यहाँनिर गाडीको सुविधाहरू पनि छ तर विशेष गरेर हामी हिँडेर गयौँ भने अझै मज्जा आउँछ त्यहाँनिर र हिँड्दै जाँदाखेरि बाटोमा हामी कस कैयौँ यस्ता पाहाडहरू भेट्छौँ यस्ता ठाउँहरू भेट्छौँ एकदमै रमणीय छ एकदमै दामी देखिन्छ जहीँतहीँ गुराँस फुलिरहेको जहीँतहीँ चाप गुराँस फुलिरहेको चरा कराइरहेको हावा चलिरहेको हेर्दाखेरि एक एउटा पाहाडदेखि अर्को पाहाड देख्ने छेवैमा देख्ने छुँदाखेरि पनि भेट्ने खालको यस्ता ठाउँ छ सन्दकपू र हिँड्दा हिँड्दा हिँड्दा हिँड्दा यत्ति मज्जा आउँछ त्यो दृश्यले नै हामीलाई यति साह्रो मुग्ध बनाउँछ जसले गर्दा हामी थाकेको पनि हामीलाई फिल हुँदैन र गोलाइ गोलाइ गर्दै गुराँसको बिचबिचमा हिँड्दा हिँड्दा हामी सन्दकपुर पुग्छौँ र सन्दकपुर पुगेपछि त्यो टुप्पादेखि जुन चाहिँ बिहानको त्यो एकदमै दामी मनोहर दृश्य जुन चाहिँ कन्चनजङ्घा पनि हामी देख्छौँ एकदमै मोहित हुन्छौँ त्यो ठाउँ त्यो ठाउँ जिन्दगीभर पनि भुल्लिनु नसक्ने ठाउँ त्यो स्थान चाहिँ सन्दकपूमा छ कन्चजङ्घा हामी नजिकै भेट्छौँ र नजिकै त्याँ कन्चजङ्घाको दृश्य यति राम्रो देखिन्छ त्यहाँबाट र बिहानको र बेलुकाको दृश्य कन्चजङ्घा एकदमै राम्रो त्यहाँबाट देखिन्छ सो अहिलेसम्मको मेरो सबैभन्दा दामी मैले अनुभव गरेको आरोहण स्थान चाहिँ सन्दकपू हो